हाम्रो ठाउँमा धेरै मात्रामा अन्नबाली रोपिँदैन कम्ती मात्रामा रोपिन्छ जसमा कि त्यो घरमा खानु मात्रै हुन्छ यहाँ चिया बगान चिया बगानको खेती मात्रै हुन्छ त्यसको मूल्य र बजारको भाउहरू मालिकले नै तय गर्छ